पेमान्जुली म्याम हो ए सुन्नुहोस् न म हिमाली दर्पणबाट पत्रकार एकजाना पर्कत पत्रकार मेरो नाम चाहिँ रितु राई हो कि तपाईँसँग सानो कुराकानी गर्नु थियो सक्नुहुन्छ होला है ए सुन्नु न दार्जिलिङ डिस्ट्रिक्टमा कतिवटा चाडमाड चाडबाडहरू मनाइँदो रहेछ है मलाई यसो त्यही बारेमा एकदुईवटा जानकारी दिनुसके राम्रो हुन्थ्यो नि हुन्छ भनिदिनु सक्नुहुन्छ हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर ए हजुर हजुर हजुर हजुर हजुर अरू तपाईँले भन्नुभयो नि दसैँ तिहार भन्नुभयो के भन्नुभयो अरू दुर्गा पूजा हजुर विश्वकर्मा पूजा भन्नुभयो नि होली है हजुर यस्तै नै अरू पनि मनाइन्छ कि जस्तै अब दार्जिलिङमा त धेरैजना जातहरू अब धेरै जात भनौँ न है धेरै किसिमको जातकोहरूको मान्छेहरू बस्नुहुन्छ अब ए ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर ए हजुर

ए हजुर ए हुन्छ ए हुन्छ हुन्छ हुन्छ

हजुर